ए तपाईँ रोमनको आमा हो ए म रोमनको स्कुलबाट बोलेको कि रोमनको क्लास टिचर हो म अन्त त्यो तपाईँलाई चाहिँ उयो जनाउनुलाई फोन गर् हुनु त हामीले नानीहरूको त्यो स्कुलको डाइरीमा लेखिदिएको छौँ कि पछाडिपट्टि यो अब युनिट टेस्ट तपाईँको चार तारिक सकिन्छ यो आउने महिना अन्त त्यहाँदेखि चाहिँ उता चाहिँ हामी पेरेन्ट्स टिचर मिटिङ गर्ने भएको छौँ हो अन्त त्यसमा चाहिँ तपाईँहरू आउनुपर्छ किनभने यो नानीहरूले कस्तो गर्यो के गर्यो हामी एकताल तपाईँहरूलाई पनि देखाउन चाहन्छ होइन किनभने अब तपाईँहरूले ट्युसनहरू लाएको हुन्छ अन्त कतिवटा स्कुलमा फेरि यसरी नानीहरूको त्यो रिजल्ट मात्रै दिन्छ नि त पेपर दिदैँन कता गल्ती गर्यो के गर्यो ताकि त्यो हरेर चाहिँ तपाईँहरूले ट्युसनमा पनि भन्नु सकोस् न कि अब नानीको यो गल्ती हुँदै रहेछ यो सब्जेक्टमा अलिकति याद गरिदिनुहोस् ल गाइड गरिदिनुहोस् भनेर भन्नु सक्नु हुन्छ हो नानीको हजार पढाइ त नराम्रो त होइन राम्रै छ कि उ चाहिँ अलिक अल्छी गर्छ हौ नानीले स्कुलमा कि त्यो पढाउँदाखेरि पनि टो उसको भाइ बहिनी छ घरमा ए उ त अलिक घरमा भाइ बहिनीसँग ए खेल्छ जस्तै टोल्लिइबस्छ स्कुलमा पनि कराउँदा कराउँदा हुन्छ पढ्नुमा चाहिँ राम्रो छ केटा कि अलिक टोल्लिन्छ हौ पढाउँ पढाउँदै गर्दाखेरि कताकता हेरिरहन्छ टोल्लिन्छ अन्त म त बिमारहरू पो छ कि जस्तो पनि लागेर सोधेँ अस्ति पनि हजुर ए त्यही त टोल्लिइबस्छ पढ्नुमा चाहिँ राम्रो छ त्यही विषयमा चाहिँ हामी तपाईँहरूलाई त्यो मिटिङमा चाहिँ भन्नुको लागि चाहिँ मैले चाहिँ मेरो क्लासको नानीहरूको सबै गार्जेनलाई चाहिँ फोन गर्दै नै भनेको नि इन्डिभिजुअल फोन गर्दै भनेको हुन्छ म तपाईँहरूलाई त्योभन्दा मिटिङभन्दा दुईदिन जस्तो अगाडि फोन गर्छु तपाईँहरूले यसो काम साम माया मारेर त्यो दिन चाहिँ जसरी भए पनि आइदिनुहोस् न ल आफ्नो नानीहरूको अब कतिसम्म पढ्दैछ के पढ्दैछ अब हामीले कसरी पढाउँदैछौँ नानीले बुझेको छ कि छैन त्यो बुझ्नु जान्नु त तपाईँहरूले पर्यो हो त्यही भएर चाहिँ हजुर त्यही भएर चाहिँ हामीले बोलाएको नि ल हुन्छ म तपाईँहरूलाई मिटिङभन्दा दुई तिन दिन अगाडि नै इन्फर्म गर्छु नि ल हुन्छ राखेँ